भारतीय स्वास्थ्य सेवाको विषयमा कुरा गर्नु पर्दा चाहिँ अब म मलाई के लाग्छ भन्दा म आलिकति गाउँ बस्तीमा बस्ने मान्छे हो अनि हाम्रो गाउँ बस्तीमा सबै हामी फ्रेस खानेकुराहरू खान्छौँ टाइममा सुत्छौँ टाइममा उठ्छौँ आफ्नो काममा जान्छौँ अनि सहर बजारमा भन्दा अलिकति बिमारहरू त कम्ती नै हुन्छ सायदै हाम्रो गाउँ बस्तीको मान्छेलाई अनि हाम्रो गाउँ बस्तीमा प्राइमेरी हेल्थ सेन्टर हुन्छ केही भयो भने अब त्यहीँ जान्छौँ हामी अनि हाम्रो गाउँ बस्तीमा फेरि यो डेङ्गुहरू हुँदैन अलिअलि खोकी रुघा चाहिँ लाग्छ डेङ्गुहरू हुँदैन मधेसतिर चाहिँ बेसी डेङ्गु हुँदो रहेछ हो अनि स्वास्थ्यहरू प्रायः गाउँ बस्तीको मान्छेमा एकदमै राम्रै हुने हुने गर्छ किनभने हामी जङ्गल यी सिस्नुहरू खान्छौँ मकैको भात खान्छौँ कोदोको ढेँडो खान्छौँ अनि आफैले उब्जाएको साग सब्जीहरू खान्छौँ बेसी तेलहरू खाँदैनौँ हो अनि विशेषगरी नानीहरूको लागि त गर्मेन्टबाटै आशाको कर्मचारीहरू खटाइएको छ हो वहाँहरूले पनि राम्रोसँग समयमै जाँच गर्नुहुन्छ तौलिनुहुन्छ अनि आइसिडिएसबाट पनि एकदमै पौष्टिक खानेकुराहरू स्कुल स्कुलमा गाउँ गाउँमा घर घरमा दिने गर्छन् विशेष नानीहरूको लागि

अनि भन् के भन्नु पर्दाखेरि चाहिँ हाम्रो गाउँ बस्तीको मान्छेलाई चाहिँ विशेष खास अहिलेसम्म बिमारी चाहिँ मलाई कस्तो लाग्छ भने यो लिभरको पेसेन्टहरू चाहिँ निकै देखेँ लिभर जाने र यो प्रेसरको पेसेन्टहरू किनभने अलिकति बुढोपाका हरू चाहिँ त्यो रक्सी खाएर पनि होला हो रक्सीले लिभर गएको पनि होला अनि अरू त के राम्रै छ गाउँ बस्तीमा एकदमै राम्रो छ स्वास्थ्य चाहिँ स्वास्थ्य सेवा प्रणाली चाहिँ अब मुख्य चुनौतीहरू भन्दाखेरि चाहिँ गाउँमा मैला पानीहरू चाहिँ हामी अब जम्नु दिदैनौँ हामी आफै पनि खट्छौँ गाउँ सुरक्षाको लागि अनि हाम्रो भारत कोविडको समयमा पनि भारतले सबैभन्दा पहिला भेक्सिन निकालेको हो अरू अरू देशतिर पनि धेरै सप्लाईहरू गर्नु सकियो यो हाम्रै लागि एकदमै खुसीको कुरा हो हामी एस्तो देशमा जन्मेको छौँ हो कोविडको बेलामा पनि हामीले स्वास्थ्यको लागि गाउँमा सेनिटाइज किनेर सेनिटाइजरहरू गऱ्यौँ गाउँभरि नै प्रायः दुई तिनवटा गाउँमा मिलेर हामीले सेनिटाइज गऱ्यौँ गाउँलाई स्वास्थ्य राख्नुको निम्ति अनि विशेषगरी सोसल डिस्टेन्सिङ त हाम्रो गाउँमा त एकदमै त्यति जरुत पर्दैन नै सहर बजारमा जस्तो भिडभाड हुँदैन अनि अब हस्पिटलमा पनि डक्टर्स नर्स हुने गर्दछ उनीहरूलाई पनि अब चौबिस घन्टै खट्नु भइरहेको छ वहाँहरूलाई पनि धेरै धेरै धन्यवाद

खुसीको कुरा चाहिँ के छ भने हामी अब यस्तो गाउँ बस्तीमा चाहिँ अलिकति फ्रेस खानेकुरा खान्छौँ त्यही कारण हाम्रो स्वास्थ्य एकदमै राम्रै हुने गर्छ प्रायः हामी अब किनेर खानु पर्दैन बजारबाट ल्याएर खानु पर्दैन